मैले चित्रलाई सुधार्न मद्दत गर्न सिकेको त्यस्तो केही प्रविधि वा सुझाउहरू त छैनन् र मैले चित्र बनाउन कसबाट सिकेँ भन्दा त्यस्तो खासै कुनै स्रोत पनि छैन र मलाई चाहिँ चित्र बनाउन एकदमै सानैदेखि इच्छा लाग्थ्यो र सानोमा बिस्तारै बिस्तारै सासानो घर रुख यस्ता बाल्यकालमा बिस्तारै यसरी साना साना चित्रहरू बनाउँदा बनाउँदै नै मैले आफ्नो चित्रकला लाई प्रस्तुत ग बिस्तारै बढाउँदै लान सकेँ र मैले चित्रकलाका निम्ति त्यस्तो चित्रकला सिक्नका निम्ति अनुसरण गरेको त्यस्तो अनलाइन स्रोतहरू पनि छैनन्